कालिम्पोङ जिल्लामा मुख्य यातायात विकल्पहरू के के छन् भन्दाखेरि चाहिँ सडक हुन्छ सडक चाहिँ अब त्यस्तो तर अब गाउँ गाउँतिर चाहिँ अब त्यस्तो डेभलप चाहिँ भएको छैन सडकहरू त छ तर अब त्यो कार्पेटिङ कार्पेटिङ चाहिँ भएको छैन यतातिर पनि कार्पेटिङ चाहिँ भएको छैन अब कुनै कुनै जग्गातिर त झन् रोड पनि गएको छेन एकदमै कम मात्रामा छ सडक पनि रेलवे एयरपोर्ट त छँदै छैन अब रेलवे एरपोर्टको लागि त हामी सिलगढी नै जानु सिलगढी नै जानुपर्छ सार्वजनिक टाजन यो पनि छैन कमानका लागि हिँडडुल गर्ने विकल्प कमान हाम्रोतिर त कमान त छँदै छैन दार्जिलिङतिर मात्रै छ हाम्रो कालिम्पोङ जिल्लामा त छैन कमानहरू सम्बन्ध अर्थात् अरू चुनौतीहरू के के छन् चुनौतीहरू त धेरै छ अब रोड राम्रो छैन अबो रोड राम्रो नभएको कारणले गर्दाखेरि गाउँहरू एकदम अल्छी लाग्दो देख्छ अब अब अरूको जग्गाहरू यसो हेर्दाखेरि अब हुन्छ नि पिच रोड टक्क घरको छेउमा गाडीहरू हाम्रोतिर छैन त्यस्तो नर्मल यो कार्पेटिङ चाहिँ भएको छैन रफ रोड चाहिँ छ कार्पेटिङ चाहिँ भएको छैन त्यही हो दुःख लाग्ने कुरा भनेको चाहिँ त्यही हो हाम्रोतिर चुनौती